टुरिस्टहरूलाई घुम्न आउनुको लागि यता धेरै कुरो घुम्नु घुम्ने ठाउँहरू छ जस्तो कि यहाँ सिलगढी भयो सिलगढी घुम्नु जाँदा पनि हुन्छ र त्यही नै एउटा सिटी सेन्टर भन्ने ठाउँ छ त्यो त्यो सिटी सेन्टरमा सबै आफूलाई चाहिने सामानहरू पनि पाइन्छ र त्यसैले यहाँ हाम्रो लङ्कामा भए लङ्कामा पनि बजार लाग्छ अनि कालचिनीमा रायमाटाङमा बजार लाग्छ है अनि सिलको अनि अनि सिलगढीतिर पनि बजार लाग्छ अनि यहाँ हाम्रो जयगाउँमा पनि बजार लाग्छ जयगाउँतिर घुम्नु गयो भने पनि यस्तो दामी दामी ठाउँहरू छ जसले चाहिँ अब हेर्नु जाँदा पनि खुसी लाग्छ है टुरिस्टहरू घुम्ने ठाउँहरू यहाँ यति धेरै छ कि भन्नु सक्दैन र यहाँ हाम्रो उयो राजबाडीमा भयो राजबाडीमा चाहिँ यस्तो दामी दामी ठाउँहरू छ कि राजबाडी घुम्नु गयो भने चाहिँ यस्तो हुन्छ पहिलाको पहिलाको राजाले अब कस्तो तरवारहरू चलाउँ थियो कस्तो गर्थ्यो के गर्थ्यो भनेर सबै त्यहाँ तरवारहरू छ है हेर्ने जानेहरूलाई टुरिस्टहरूलाई पनि अब त्यहाँ गएर एकदम खुसी लाग्छ कि हामी त अब राम्रै ठाउँमा घुम्नु आएछ त्यस्तो टाइपको हुन्छ र टुरिस्टहरूलाई घुम्नु आउनुको लागि चाहिँ धेरै यहाँ धेरै जगाहरू छ धेरै ठाउँहरू छ है